म सातौँ श्रेणीमा हुँदा स्वतन्त्रता दिवसको उपलक्ष्यमा छेवैको कम्युनिटी हलमा भएको कार्यशालामा भाग लिएको थिएँ र त्यस कार्यशालामा मैले पहिलो स्थान प्राप्त गरेको थिएँ अनि मैले त्यस उपलक्ष्यमा मैले धेरै कुराहरू सिक्न पाएँ किनभने धेरै राम्रो मभन्दा राम्रो अनि मभन्दा धेरै धेरै राम्रो गर्ने मानिसहरू थिए तर तीमध्ये मेरो राम्रो भएकोले गर्दाखेरि मैले त्यो स्थान प्राप्त गरेँ तर मभन्दा पनि अझै राम्रो गर्नेहरू अनि मभन्दा राम्रो गर्न सक्नेहरू मैले देखेका थिएँ अनि मैले अझै पनि राम्रो गर्नुपर्छ अनि मैले अझै पनि राम्रोसँगले चित्रलाई बनाउन कसरी सिक्नुपर्छ भनेर भन्ने एउटा अनुभव मैले पाएको छु त्यस उपलक्ष्यमा